कार्यस्थलमा हुने कठिन घटनाहरूदेखि त म एकदमै जोगिन्छु जतिसक्दो यस्तो घटनाहरूमा नपरोस् भन्ने चाहन्छ त्यहीबाट त्यही भएर म जस्तो यस्तो घटनाहरू हुने शङ्का भए कि म भागिहाल्छु कुलेलाम् ठोक्छु